डक्टर मिना हो ए मलाई भुँडी दुख्दै थियो कि भुँडी अघि बाह्र बजीदेखिन्को भुँडी दुखेको दिउँसो इत्ति सुङ्गुरको मासु खाएको थिएँ त्यसले गर्दा हजुर भुँडी दुख्दै छ हौ भुँडी उल्टी पनि आउनु खोज्दैछ हजुर हजुर हजुर अरू उल्टी भोमिट हुन खोज्दैछ हो अनि त घरी घरी पुरा गाँठ्दै छ भित्र गाँठ्दै छ त्यो भित्रबाट हजुर गरम भएर आउँदै छ हजुर भुँडी जिउ पसिनै पसिना

हुन्छ ए हुन्छ दुई नम्बरमा है हजुर अहिले भर्खर एउटा ट्याब्लेट खाएको थिएँ कि यहाँ बहिनीले दिएर हजुर त्यो खाएर एकछिन विश्राम गरेको नि के कस्तो हजुर

ए हजुर ए हुन्छ

टाउको चाहिँ दुखेको छैन खालि त्यो भुँडी काट्नु पसिनै शरीर त्यो भित्रबाट गरम भएर आउँदैछ हो अनि त भमिट आउन खोज्दैछ त्यति मात्रै हजुर बो ठिकै छ ठिकै छ हजुर ए हुन्छ नाम लेखिदिइराख्नु न इशा लिम्बू

हुन्छ